खेती खेतीकिसानको बारेमा चाहिँ अब पहिला पहिला त हामीले मकै मुख्य अन्न मकै कोदो धान यस्तैहरू लगाउँथ्यौँ धेरै धेरै धानहरू कोदोहरू नि फलाउँथ्यौँ अहिले चाहिँ अब किन छोरा छोरीहरूले नि अब साह्रै दुःख गर्नु मान्दैन त्यही भएर हामीहरू बल पाखुरी घट्दै गयौँ त्यही भएर अब खनजोत अब कति लगाउनु अर्काको मान्छेहरू रोजगारी कति लगाउनु पहिला पहिला त छोरा छोरी आफ्नैहरूले खट्थ्यो आफू पनि बल तागत हुन्थ्यो गर्थ्यौँ अहिले त अब आफू पनि पो बल तागत घट्दै गयौँ रोजकारी लगाउनु पनि त्यति अब पाउँदैन अब भनेजस्तो मान्छे त्यही भएर अन्त अलिअलि अहिले त अब धान कोदो छोड्दै छोड्दै लग्यौँ त्यहीँ त्यसमा त खेतबारीमा पनि अम अम्लिसोहरू लगायो छोराहरूले अनि अलिअलि घरघुरेनमा सागसब्जीहरू अलैँचीहरू ए अदुवा खोर्सानीहरू अलिअलि लाउँछौँ त्यहीबाट नै अलिअलि अब जीविका चल्दैछ अनि अब धेरै धेरै त लगाउनु सकिँदैन अनि पुरानो खेतीहरू त धेरै अहिले त घट्दै गयो प्रायःजस्तो साह्रै पाउँदैन पो गाउँतिर पनि अब के गर्नु मान्छेहरू अल्छे भएको कि न जाँगर नचलेको हो कि के हो हो साह्रै अहिले गर्नु छोडिँदै लग्यो पुरानो खेतीहरू ए त यही हो